त्यो हेयर जेल चाहिँ मैले लिएको थिएँ र त्यो हेयर जेल लगाइसके पछाडि चाहिँ मेरो कपाल एकदमै ड्राई भयो खराब भयो जसले गर्दाखेरि चाहिँ मेरो कपाल झर्यो बिग्रियो